हलो म कुन्जनी प्रधान बोलेको यो आर्यन फास्टफुड हो मैले आज तपाईँहरूको बाट नि फुड अर्डर गरेको थिएँ हो अन्त फुड त राम्रो लाग्यो तर तपाईँहरूको डेलिभरी टाइम चाहिँ अलिकति ढिलो भयो अन्त तपाईँहरूको डेलिभेरी चार्जेस पनि अलिक ज्यादै भयो हामी त यहाँ आर्यन फास्टफुडबाट र यहाँ तक वान किलोमिटरको मात्रै डिस्टेन्स छ तर पनि तपाईँले मलाई निकै चार्ज गर्नुभयो अन्त डेलिभरी टाइम बेसी भएको कारणले गर्दाखेरि चाहिँ खाना पनि चिसो चिसो भएको थियो अन्त मैले यो कुरा चाहिँ तपाईँहरूको म्यानेजरलाई पनि भनेको थिएँ तर म्यानेजर र मेरो चाहिँ ल्याङ्गुवेज बेरियर भयो त उसले मेरो कुरै बुझेन अन्त उसले तपाईँलाई तपाईँको नम्बर दियो अनि तपाईँलाई भन्नु भन्यो अन्त मैले त्यही भएर तपाईँलाई कल गरेको अब एज ए कस्टमर चाहिँ म तपाईँलाई सजेसन दिन्छु कि अलिकति डेलिभरी चार्जेसहरू चाहिँ अलिकति कम्ती गरिदिनु वरिपरिको मान्छेहरूलाई टाढाको डिस्टेन्सलाई अलिकति ज्यादा लिँदा पनि ठिकै छ तर हामी त यताकै हो त अलिकति कम्ती गर्नुहोस् डेलिभरी चार्जेस अन्त टाइम पनि अलिकति छिटो भयो भने राम्रो हुन्थ्यो अन्त ल्याङ्गुवेज बेरियरको कारणले गर्दा चाहिँ तपाईँले मेरो सुनेन क्या हो है कि बुझ्नुहुँदैछ मैले भनेको कुराहरू म नेपालीमा बोल्दैछु तपाईँ बुझ्नुहुँदैछ कि बुझ्नुभएको छैन अब हेर्नुहोस् है तपाईँहरूको रेस्टुरेन्टमा अब अरू अरू जातिकोहरू पनि आउँछ अब नेपाली पनि एउटा रिसेप्सन राख्यो भने हुन्छ यदि तपाईँहरूले मेरो कुरा बुझ्नुभएको छैन भने अब यस्तो कम्प्लेनहरू त जान्छै जान्छ होइन अन्त तपाईँहरूले आफ्नो रेस्टुरेन्टमा राम्रो नेपाली पनि एकजना रिसिप्सनिस्ट राख्यो भने राम्रो हुन्थ्यो अब मैले यति बोलेको बोलेकै गरेँ तपाईँले बुझ्नैभएन रहेछ अब नेपाली भए त बुझ्थ्यो नि अब हामी त नेपाली बोल्छ तो यही सजेसन गर्छु कि अब डेलिभरीको टाइमसँग पनि एज वेल एज तपाईँले नेपालीलाई पनि हायर गर्नु एज युवर रिसिप्सेनिस्ट